हाम्रो क्षेत्रमा मानिसहरूले यात्रा गर्नचाहने ठाउँहरू चाहिँ एउटा हो हाम्रो डेलो साइन्स सेन्टर अनि त्यहाँनिर चाहिँ डेलो साइन्स सेन्टरमा चाहिँ के छ भन्दाखेरि डेलोमा चाहिँ अब त्यहाँ निर सिजन सिजनमा चाहिँ फ्लावर्सहरू प्लान्टसहरू चाहिँ एकदमै राम्रो राम्रो त्यहाँनिर रोपिएको हुन्छ त्यहाँको भ्युजहरू भयो अन्त त्यहाँनिर चाहिँ अब बाहिरको मान्छेहरू पनि अब पिक्निकहरू मनाउनु अन्त त्यहाँनिर अब प्याराग्लाइडिङहरू गर्नु मान्छेहरू चाहिँ यहीँ कालेबुङबाट मात्रै होइन बाहिरबाट आउने गर्छन् अन्त साइन्स सेन्टरमा चाहिँ के छ भन्दा त्यहाँ चाहिँ सबै साइन्सकै मात्रै बारेमा छ जस्तै अब हाम्रो त्यहाँनिर अब ठुलो बटे एउटा कुवा छ त्यस त्यहाँनिर अब पियानोहरू भयो अरू पनि अब साइन्समा के के पढ्छ त्योहरूको त्यहाँनिर देखाइएको एक एकवटा राखिएको छ अनि डेलो साइन्स सेन्टर बाहेक पनि अब अरू घुम्ने ठाउँ भयो माथि गुम्बा पनि छ त्यहीँ डेलो साइन्स सेन्टरदेखि अलिकति तल त्यहाँ गुम्बामा चाहिँ बुद्धिस्टहरू जान्छन् अँ त गुम्बामा चाहिँ अब ठुलो पूजा पनि हुन्छ त्यहाँनिर बुद्धिस्टहरू भयो बुद्धिस्ट नभएर अरू पनि अब नेपालीहरू पनि गइरहेको हुन्छ हिन्दुहरू अनि त्यो बाहेक अरू हाम्रो यो सानो कालेबुङमा एउटा मङ्गलधाम भन्ने एउटा ठुलो मन्दिर पनि छ त्यहाँ चाहिँ कृष्ण भगवानको छ बारेमा अब कृष्ण भगवानको मन्दिर हो अन्त त्यहाँनिर चाहिँ अब मान्छेहरू बाहिरबाट जस्तै दिल्लीहरूबाट भयो अब अरू अरू जग्गाबाट पनि यहाँनिर अब पूजा गर्नु हेर्नु घुम्नु आउँछ आ जस्तै हाम्रो यो कालेबुङबाट बाहिर निस्केर माथि दुर्पिन पनि छ एउटा दुर्पिन गुम्बा माथि हाम्रो कालेबुङमै पर्छ त्यहाँनिर पनि अब बुद्धिस्टहरूको छ त्यहाँ पूजाहरू पनि हुन्छ अब बुद्धिस्टहरू गएर त्यहाँनिर पूजा गर्छन् अनि हाम्रो त्यो बाहेक अरू पनि छ यहाँनिर घुम्ने त्यहाँदेखि बाहिर पनि अब हामी अब थुप्रै जग्गातिर गएर घुम्छ जस्तै हाम्रो यहाँनिर सत्ताइस माइलको ड्याम पछाडिपट्टि हामी त्यहाँ पिक्निक स्पट छ त्यहाँ त्यहाँ गएर हामी पिक्निक पनि मनाउनुसक्छ